हेलो सुन न भाइ अस्ती मैले तपाईँकोबाट एउटा ल्यापटप ल्याएको थिएँ नि त्यो ल्यापटप मैले जुन चाहिँ कलर भनेको थिएँ है मैले तपाईँले त्यो कलर पनि दिनुभयो र फेरि यो कलर चाहिँ घरमा आएर नानीले पनि मन परायो है र जुन चाहिँ तपाईँले त्यो कम्फी ल्याटपमा चाहिँ के के कन्फ्युगरेसन छ भनेर भन्नु भएको थियो है त्यो कनफ्युगरेसन पनि मलाई ठिकै लाग्यो वान टेराबाइटको उयो हार्डडिक्स रहेछ र्याम पनि एट जिबीको रैछ है अन्त आई फाइभ रहेछ फर्स्ट जेनेरेसनको र फेरि जुन चाहिँ तपाईँले त्यो प्रोडक्टसित अब एक्सटर्नल ब्याग हेरिदिनु भएको थियो त्यो ब्यागको क्वालिटी पनि मनपर्यो है प्योर लेदरको रहेछ ठिकै छ है तपाईँको यो सबै प्रोडक्ट मन परेको कारणले गर्दा चाहिँ म अरू मेरो साथीहरूलाई पनि तपाईँकै दोकान रेकमेन्ड गर्छु नि ल थ्याङ्कयू र जुन चाहिँ मैले अर्को सामान चाहिँ जुन चाहिँ अनलाइनबाट चाहिँ जिन्स पेन्ट मगाएको थिएँ है मेरै लागि मैले चाहिँ जुन चाहिँ साइज भनेको थिएँ थर्टी भनेर चाहिँ साइज भनेको थिएँ तर यो साइज चाहिँ मलाई चाहिँ ठुलो पठाइदिएछ हो थर्टी टू वेस्ट पठाइदिएछ त्यहीकारणले चाहिँ लाउँदाखेरि पनि मलाई पुरा नहोला जस्तो भयो र त्यही पनि मैले यो अनलाइनबाट किन रिटर्न गर्नु भनेर चाहिँ मैले फेरि यसलाई टेलरकोमा गएर चाहिँ टेलरले एडजस्ट गरायो वेस्ट होइन अन्त त्यो मैले चार पाँच दिन लगाएँ तर त्यो लगाइसकेपछि अब मैला त हुन्छ अभियसली होइन अब त्यो मैला भइसकेर चाहिँ मैले जब धुएँ धुँदाखेरि मैले इभन मैले वसिङ मेसिनमा नि हालिनँ किनभने वसिङ मेसिनमा चाहिँ कलर छिट्टो जान्छ है त्यो अब मैले टेलरकोमा लगेर सिलाएको पनि थिएँ तर यो अब आफ्नै ह्यान्डवस गरेर सुकाउँदा पनि के भयो भने जुन चाहिँ मेरो अरिजिनल कलर थियो जिन्सको त्यो चाहिँ तपाईँको कलर चाहिँ सबै निलो भएर चाहिँ गयो हो अन्तखेरि अहिले त मेरो जिन्स पेन्ट त त्यो निलोबाट पनि फेडेट पुरा फेडेट भयो अन्त मलाई चाहिँ यो प्रोडक्ट एकदम मन परेन किनभने मैले त्यत्रो दाम हालेर होइन तपाईँहरूले जुन चाहिँ प्रोडक्ट यसमा देखाउनु हुन्छ अनलाइनमा त्यस्तो राम्रो देखाउनु हुन्छ तर यो प्रोडक्ट चाहिँ हेर्दा मात्रै मान्छेलाई सोअप गर्दा मात्रै राम्रो देख्दोरहेछ जब हामीले आफै लिएर अनलाइन मगाउँदाखेरि साइज पनि नहुने है किन्दाखेरि पनि लाएर अब फेरि धुँदाखेरि पनि सातसुत जाने यो चाहिँ मलाई वेस्ट अफ मनी लाग्यो हो अब पैसाको चाहिँ एकदम सत्यनास लाग्यो म चाहिँ अबदेखि चाहिँ काबु भए कि म अब अब आइन्दा चाहिँ म यो तपाईँहरूको यो जुन चाहिँ मिन्त्रा छ त्यसबाट चाहिँ अनलाइन सपिङ म गर्दै गर्दिन बरू बेटर मेरो आफ्नै कालेबुङ टाउनमा गएर त्याँ गएर आफ्नो साइजमा हेरेर बरू त्याँबडै बरू अलिक बेसी पैसा लागोस् होइन दुई तिन सय बेसी नै लागोस् म चाहिँ मेरै आफ्नै टाउनबाट चाहिँ कालेबुङबाट किन्छु तपाईँहरूकोबाट चाहिँ एकदम किन्दै किन्दिनँ मलाई चैँ रिग्रेट भयो तपैको दोकनबाट अनलाइन मगाउँदा